हाम्रो नजिकैको जग्गामा चाहिँ एउटा नोकडाँडा भन्ने एउटा जग्गा छ त्यो चाहिँ एउटा ठुलो झिल पनि छ त्यहाँनिर चाहिँ बोटिङहरू हुन्छ त्यही कारण चाहिँ म त्यहाँनिर फ्यामिली पिकनिकमा जान रुचाउँछु त्यो चाहिँ हामी प्राय प्राय भन्दाखेरि पनि अब छुट्टीहरूमा हामी त्यहीँ जाने गर्छौँ किनभने अब त्यहाँको वेदर पनि राम्रो छ एकदमै अब गरमको जग्गामा पनि गरमको टाइममा पनि शीतल नै भइरहन्छ जाडोमा त अब जाडै हुन्छ अनि अब खानापिनाहरू पनि त्यहाँनिर धेरै नजीकै छ